ओए सुन न अस्ति मैले एउटा कन्डिशनर किनेको थिएँ कस्तो राम्रो रहेछ कि मैले चलाएको थिइनँ फर्स्ट टाइम चलाएको थिएँ कि कस्तो राम्रो रहेछ कि यो के अरे कति दिनसम्म पनि बसिबस्दो रहेछ गनाएको पनि हो कस्तो राम्रो खाले तँ पनि त्यही चला ल कस्तो राम्रो छ म तलाई यो दिन्छु कि यो ट्राई गर फर्स्टमा कस्तो हुँदो रहेछ चला न ल म त आमालाई पनि यही चला भन्ने होइन अनि माथि माथिल्लो घरको भाउज्यू छ कि उसलाई पनि यही चला भनेको छु नि यो के अरे अरूहरूभन्दा अर्कै खाले हुन्छ नि त्यस्तो खाले रहेछ कि मेरो त कपालहरू मजाको भयो होइन सिल्की टाइपको भयो अन्तखेरिको अरूहरूलाई पनि भन न तेरो आमालाई पनि दे न यो चलाउनु यो चला भन न कस्तो राम्रो हुँदो रहेछ म त छक्कै परेँ त्यो त अरूहरूको जस्तो साह्रो हुँदैन होइन यो त कस्तो राम्रो खाले कपाल पनि सिल्की खाले हुँदो रहेछ कत्ति दिनसम्म पनि उयो भइबस्दो रहेछ के हो मेरो त फेरि कपाल कस्तो उयो खाले थियो कि अहिले अलिक राम्रो खाले भएको छ सिल्की खाले हुँदैछ अनि त तँ पनि यही चला अबदेखि ल राम्रो खाले रहेछ हो